र बाइक भन्दाखेरि बाइक चाहिँ पहिलोचोटि अब घरमा बाबाकै थियो बाबाको बाइक पहिला पहिला छुनु मात्रै दिन्थ्यो चढाइन्थ्यो पछाडि तर एकपल्ट चाहिँ के भयो भने मैले जबरजस्ती बाबा नहुँदाखेरि बाइक निकाली पठाएँ निकाल्दा बाटोमा अलिअलि कुदा डोर्याएर जसोतसो चढेर हिँड्दाखेरि चाहिँ नालामा खाँदिएको नालामा खादिँदाखेरि के भयो भने बाबाले आएको एक थप्पड लगाउनु पनि भयो अनि लुकिङ ग्लास भाँचियो पनि बाइकको त्यस पश्चात चाहिँ बिस्तारै बिस्तारै बिस्तारै बाबाले पनि मलाई अलिकति रुचि देखेर होला बाइकपट्टि अलिक बाइक कुदाउने रुचि देखेर बाबाले बाइक सिकाइदिनु भयो बाबाले बाइक सिकाउनु हुँदा अहिले चाहिँ मोटामोटी तपाईँको दस वर्ष दस वर्ष पनि अलिक बेसी पन्ध्र वर्ष जस्तो भयो मैले बाइक कुदाएको र विभिन्न प्रकारको बाइकहरू कुदाइसकेको छु र अहिले हेर्नुपर्दाखेरि चाहिँ बाइक एकदमै ठिक लाग्छ आफूलाई राम्रो पनि लाग्छ कम्फर्टेबल पनि लाग्छ र धेरै प्रकारको ओ यात्राहरू पनि गरेको छु बाइकमा लामो लामो यात्राहरू जस्तै मुस्ताङहरू पनि गयौँ बाइकमै नेपालको यात्रा भयो अँ ता क के आसाम बाइकमा गएँ र राम्रो लाग्छ बाइक कुदाउनु दार्जिलिङ सिक्किम गएर आएँ बाइकमै र राम्रो लाग्छ